सानैदेखिन्को म डान्स गर्ने भएर डान्स गरेको हो अन्त मलाई डान्स गर्न एकदमै मन पर्छ डान्स गर्दा चाहिँ मेरो अब डल्लै अब मनको इच्छा सबै भएको जस्तो लाग्छ डान्स गर्दाखेरि अन्त डान्स गर्नु चाहिँ मलाई पुरा मन पर्छ सानैदेखि नै डान्स गरेको एकदम प्राइज जित्दै आएको सानैदेखि नै अन्त त्यही कारण डान्स गर्न चाहिँ मलाई मन पर्छ एकदमै त्यति खास रिजन त केही छैन तर सानैदेखि नै अब मलाई सबैले अब नाच नचाउँदै आएको अन्त त्यही भएर डान्स मलाई पुरा मन पर्छ डान्स गर्नु हरू चाहिँ